अब भन्नुपर्दा विभिन्न मौसमको आधारमा नै अब खासमा बिरूवाहरू चाहिँ लगाउँछु है जस्तो कि अहिले यो बर्खाको समय चलिरहेको छ बर्खाको समयमा अब रूखपातको बिरूवा भयो फल फुलको सबै जे अहिले यो मौसममा सुट गर्छ त्यहीहरू नै म चाहिँ अब लाउने गर्छु है किनकि अब बर्खाको टाइममा जुनसुकै लाउनु पनि मिल्दैन र सुट गरेन भने त्यो सप्रिँदैन मरिहाल्छ है म चाहिँ अब त्यही मौसम अनुसार नै प्राय सबै बिरूवाहरू लाइ नै रहेको हुन्छु र अहिले यो बर्खाको समयमा त्यही बर्खाकै प्लान्टहरू मैले फुलहरू लाएको छु है र अब